र मैले ई बुक चाहिँन मिसेस डालोवेको परचेज गरेको थिएँ किन्डलबाट त्यसको चाहिँ एकदमै राम्रो लाग्यो त्योभित्र कन्टेन्ट पनि अन्त जुन चाहिँ ग्राफिक्सहरू पनि छ त्यो चाहिँ एकदमै राम्रो लाग्यो त्यो ग्राफिक्स चाहिँ त्यो सेम तपाईँको एज अ बुक जस्तो फिल दिँदोरहेछ प्राइज पनि कम्ती त्यसमा प्राइजमा तपाईँले बुक जस्तो फिल पायो अन्त तपाईँले एनी टाइम पनि जहीँ पनि पढनु पायो त्यसले गर्दा चाहिँ म एकदमै राम्रो लाग्यो त्यो किन्डल चाहिँ किन्डलबाट परचेज गरेको ई बुक चाहिँ दामी लाग्यो त्यो